हजुर अब भन्नुपर्दा चाहिँ अब खेलकुदमा कसरी मानिसहरूले लागि तनाउ राहत र रमाइलो गर्न अवसर प्रदान गरिन्छ है अनि खेलकुदले चाहिँ अब मानिसहरूलाई धेरै अब राहत र तनाउको दिनसक्छ है अब जस्तै अब खेलकुद अब खेलकुदमा अब गरी अब प्राक्टिस अब प्राक्टिसहरू गरिरहन्छ है प्रायः प्राक्टिसले गरिरहँदा पनि अब माइन्डलाई अब अब उयो माइन्ड फ्रेस हुन्छ है जिउ फिट हुन्छ है अनि केही अब उयोहरूको जरुरत पर्दैन है एक्सरसाइजहरूको जरुरत पर्दैन त्यही खेलकुदले नै अब सा सबै अब उयो गर्नु गरिदिई हाल्छ बोडीलाई है अनि अब खेलकुद अब अब खेलकुद पनि एकदमै अब राम्रै हो अब मानिसहरूलाई धेरै तनाउ दिन्छ राहत पनि दिन्छ अनि अब एकदमै अब म अवसर प्रदान गर्छ है खेलकुदले चाहिँ अब एकदमै हजुर यति नै भन्नु चाहन्छु यसको विषयमा